यहाँ हाम्रोमा चाहिँ त्यस्तो यो चाहिँ यस्तो त छैन के गर्ने हामी चाहिँ अब औरतहरू चाहिँ बगानमा हिँड्छौँ केटीहरू चाहिँ र केटाहरू चाहिँ जति भएको मरदहरू चाहिँ बाहिर बेङ्लोर चेन्नई हैदराबाद केरेलातिर जान्छ र कमाउँछ घरमा बुढा बुढीहरू हुन्छ बुढा बुढीहरूले घरमा गुवाहरू लगाउँछ खाली बारीहरू देखे पछि गुवा तुलफुलहरू लगाउँछ गुवाबाट पनि हुन्छ सालमा सत्तर असी हजार जस्तोहरू कमाइ हुन्छ अनि